योगेस भाइ तिम्रो गाडी त साह्रै खराब रहेछ सिटहरू पनि च्यातिएको हर्नहरू पनि नबज्दो रहेछ टर्निङ टर्निङमा हर्न बजाउनु पर्ने हो म कम्प्लेन गर्छु है तिम्रो मालिकलाई राम्रोसँगले बनाएर कुदाऊ एक्सिडेन्ट हुने डर हुन्छ